हेलो को भोल्नुभएको हजुर छ त हजुर हजुर हाम्रो यो सपमा सबै कुरो पाइन्छ के के लानुहुन्छ होलसेलमा होलसेलमा पाउनुहुन्छ

ए सबै कुरोको सबै कुरो पाइन्छ त हामीहरू दर्जनकै हिसाबमा दिन्छौँ जस्तै तपाईँले एउटा एक दर्जन लानुभयो भने त्यसको दाम तपाईँको दुई सय दुई सय एक दर्जनको दुई सय छ भने चाहिँ हामी तपाईँलाई एक सय पचासमा दिनुसक्छौँ

धेरै लानुभयो भने त हुन्छ कम्ती एक सयहरू चाहिँ गर्नुसक्छु हजुर खाता हेर्दाखेरि चाहिँ मेरो पर पिस थर्टी गरेर हजुर क्वालिटीहरू त सबै राम्रै छ कलर पेन्सिलहरू सबै राख्छु हामीहरू कलर पेन्सिलहरू चाहिँ दस रुपियाँ एक दर्जनको हजुर डिस्काउन्ट गरेरै हुन्छ फिफ्टी पर्सेन्ट दिएर बुझाउँदा हुन्छ हुन्छ हुन्छ